आहिले चाहिँ अब जाडोको मौसम भएको कारणले गर्दा दार्जिलिङमा चाहिँ एकदम जाडो बढेको छ अन्त तापमानहरू पनि एकदमै घटेर गएको छ वर्षा हुने त अब टाइम होइन है त्यही भएर पानीहरू त परेको छैन तर जाडो चाहिँ एकदम भएको छ अब कस्तो अनुभव धेरै जाडोको अनुभव त भएको छैन पहिला हेरि त अब धेरै नै कम्ती जाडोहरू हुनुथाल्यो है पहिला त अब मार्च एप्रिलहरूसम्म पनि जाडो हुन्थ्यो तर अहिले त फब्रुअरीहरूसम्म चाहिँ जाडो हुन्छ हौ अब धेरै नै परिवर्तन आयो हाम्रो यो तापमान मौसममा पनि किनकि अब धेरै भन्दा धेरै डिफरेन्ट्रेसनहरू हुनु थाल्यो है अन्त अब यत्रो पहाडको इलाकामा यत्रो हाइट भएको जग्गामा त वर्षै पिछे अब हिमपात हुनुपर्ने है तर कहिले कहिले चाहिँ हुन्छ त्यही पनि एकपल्टहरू हुन्छ नत्र दार्जिलिङ त एकदमै हिमपात हुने जग्गा त्यहाँनिर हिउँहरू हुन्थ्यो जनवरीतिर त तर अहिले त्यस्तो हुँदैन अन्त दार्जिलिङको दार्जिलिङमा मात्रै नभएर यता घुम त्यतातिर पनि जाडोहरू हुने गर्थ्यो तर साह्रै हुँदैन अहिले अहिले एकदमै मौसम धेरै नै चेन्ज भएको जस्तो अनुभाव भइरहेको छ मलाई पनि